वर्तमान समयको लागि मेरो मन पर्ने आध्यात्मिक शिक्षक अथवा आध्यात्मिक गुरु श्री सत्य साई बाबा हुनुहुन्छ

उहाँको धेरै साहित्यहरू र धेरै पुस्तकहरू मैले पढेँ र ती पुस्तकहरूमा एकदमै राम्रो कुराहरू मैले पाएँ त्यसै कारणले गर्दाखेरि चाहिँ म उहाँलाई आध्यात्मिक गुरु र आध्यात्मिक शिक्षक मान्छु म